नानीहरूले चाहिँ चित्रकला र चित्रकारितामा सिक्ने कला चाहिँ यसै पाँचदेखि चाहिँ बिस वर्षसम्मको हो किनभने नानीहरूलाई चाहिँ चित्र गर्ने चाहिँ पाँच दस होइन उनीहरूलाई रुचि हुँदै जान्छ रुचि भएपछि अझै दसदेखि उँदो चौध पन्ध्र वर्ष पुग्न थालेपछि चाहिँ अझै रुचि हुँदै जान्छ वर अन्त बिस वर्षदेखि अठार उन्नाइस पुगेपछि म्याचुरिटी भएपछि धेरै राम्रो चित्रकलाहरू बनाउन सक्छ उनीहरूले उच्च स्तरमा नै पुग्न सक्छन् उच्च स्तर पुगेपछि चाहिँ उनीहरू ठुलो ठुलो मानिस पनि बन्न सक्छन् चित्र कोरेर नै